ए हजुर म चाहिँ यहाँ कालिम्पोङको कल्चरल डिपार्टमेन्टमा छु अनि म चाहिँ बाँसुरी वादकको रूपमा काम गरिरहेको छु हजुर बाँसुरी बाँसुरी नै बजाउँछु म हजुर